हाम्रो यहाँ कालेबुङमा शनिबारको दिन हाटबजार लाग्छ ल त्यति बेला त्यहाँनिर व्यापारीहरू विभिन्न वा ठाउँबाट विभिन्न भाषाका जस्तै मदिसे भयो बिहारी पन्जाबी के अरे मारवाडी सबैजना हुन्छ र उनीहरू सबैजना सहज रूपमै नेपाली बोलिन्छ किनकि अब हामी सब्जीहरू लिनु माछा लिनु सबै तरकारी सब्जी सबै लिनुको लागि उनीहरूको दोकानमा जानुपर्छ र उनीहरू अब यो स्थानीयमा बसेकोले गर्दाखेरि उनीहरू एकदम सजिलैसँग व्यापारीसँग राम्रोसँगले नै बोल्ने गर्छन् एकदम सहज उसमै बोल्छन् किनकि अब यो उनीहरू यो यहीँ बसेकोले गर्दाखेरि उनीहरूलाई अप्ठ्यारोपन हुँदैन उनीहरूको नेपाली एकदम छर्लङसँगले बुझ्नु सकिन्छ